यसको लागि चाहिँ गेवारे उखु खान्छौँ एउटा कालो कालो हुन्छ गेवारे उखु होइन त्यहाँदेखि काँचो मकै खानुपर्छ त्यसपछि चाहिँ अब नजिकको हस्पतालमा देखाउँछौँ त्यसपछि नजिकको हस्पतालमा देखाइसकेर अगर उताबाट जाती भएन भने ठुलो हस्पिटल छँदैछ त्यहाँदेखि ठुलो हस्पिटलमा देखाउनु पर्छ त्यसपछि गेवारे उखु त्यो तर गेवारे उखुको कमाल पनि दामी नै हुन्छ त्यो पनि इफेक्ट नै पार्छ त्यसपछि काँचो मकै त्यो पनि राम्रै हुन्छ काँचो मकै पनि त्यसपछि अब काँचो मकै गेवारी उखु त्यसपछि ठुल्ठुलो हस्पिटल त्यहाँदेखि त्यसको सुगरले आँखा हुँदैन सुगरको दबाई पाउँछै पाउँछ हुनु तर यसको मेन इफेक्ट चाहिँ गेवारी उखु हुन्छ नि एउटा कालो कालो मकै टाइपको पाउँछ कि उखु त्यो खानु पर्छ सुगरको लागि त्यसपछि गेवारी उखु भयो काँचो मकै